जहाँ म बस्छु दार्जिलिङमा यहाँ एउटा या के भन्न सकिन्छ हामीले अपराध भन्न सकिन्छ या फिर दुहु दुर्घटना भन्न सकिन्छ यहाँ अहिले जुन चाहिँ युथहरू जुन चाहिँ हाम्रो नयाँ केटा केटीहरू छन् जसकोमा भर्खर जोसले भरिरहेको हुन्छ उनीहरू आजकल ड्रग्सको सेवन निकै गर्दैछ प्रायः जस्तोले दशजनाबाट मिनिमम् पचास प्रतिशत नभनेको पनि पाँचजनाले चाहिँ ड्रग्सको सेवन गरिरहेको हुन्छ है र मेरो क्षेत्रमा चाहिँ यो बिमारी छ कि आजको नयाँ केटा केटीहरू चाहिँ यो ड्रग्स सेवन गर्न लागिरहेको छ योसित हामी त्यो गर्नुको लागि पछि छुटकारा पाउनुको लागि हामीले अब हाम्रो एनजिओहरू छ गाउँ गाउँमा उनीहरूले ऱ्याली निकाल्छ कोही कोही बेला हाम्रो स्टुडेन्ट्सहरू स्कुल्सबाट हामीले नो ड्रग्स भनेर त्यो गरिन्छ ड्रग्स एडिक्सनहरूकोबारेमा कोही कोही समय समयमा ऱ्यालीहरू निकाल्छ जागरुकता अवेरनेस जागरूकता मान्छेहरूमा दिलाउँछ कि ड्रग्स एउटा राम्रो चिज होइन